म चाहिँ दार्जिलिङको आभा आर्ट ग्यालरी गएको छु अनि यो चाहिँ स्टाब्लिस भएको रहेछ नाइनटिन सिक्सटी फाइभमा अनि यसमा चाहिँ आभा देवीले बनाएको ओइल वाटर र थ्रेड पेन्टिङ्गसहरू थियो